म चाहिँ ढुङ्गा र टिकटहरू चाहिँ कलेक्ट गर्दिनँ तर मैले सिक्का चाहिँ कलेक्ट गरेको छु र सिक्काहरू चाहिँ अब अर्कै अर्कै देशको प्राइम मिनिस्टरहरू भयो र स्टेटको गवर्नरहरू भयो तिनीहरूको अब अर्की जल फेरिँदाखेरि अब कहिले कहिले जस्तो कि अब न्यु प्राइम मिनिस्टर आयो भन्दाखेरि उसले अब अर्कै कोइन इन्ट्रड्युस गराउँछ अर्कै डिजाइनको या अर्कै सिग्नेचरको इन्ट्रड्युस गराउँछ अब त्यसले गर्दा चाहिँ मैले सिक्काहरू धेरै कलेक्ट गरेको छु र त्यसले चाहिँ हामी यो सिक्न पाउँछौँ कि अब कुन चाहिँ गवर्नरले कुन चाहिँ कहाँ कुन चाहिँ प्राइम मिनिस्टरले कुन चाहिँ सिक्का इन्ट्रड्युस गरायो र कस्तो खालको इन्ट्रड्युस गरायो त्यसको डिजाइनिङहरू भयो त्यसमा अब कति कस्तो खालको मेटलले बनायो अब अर्कै अर्कै मेटलको पनि हुन्छ त्यसले गर्दा चाहिँ मैले त्यही लागि कलेक्ट गरेर राखेको छु